लुइस ढाबाबाट बोल्नुभएको हो तपाईँकोमा चाहिँ के के पाइन्छ होला ए खासै यो दोकान चाहिँ कहाँनिर पर्छ कहाँनिर छ

ए हिजो म आएको थिएँ त अनि त थिएन त दोकान त बन्द थियो त ए हजुर अनि त मैले तपाईँको दोकानको बारेमा धेरै कुराहरू सुनेको थिएँ अनि त नि अनि त के भन्छ दस रुपियाँको पुच्का चाहिँ कतिवटा दिनुहुन्छ सातवटा पाउँछ है अनि त दही बडा चाहिँ कसरी हो

मतलब तपाईँको चाहिँ कति बजेदेखिको खुल्ला हुन्छ कति बजेसम्मन् खुल् बेलुका चाहिँ कति बजे बन्द गर्नुहुन्छ तपाईँले दोकान कति दस साढे दस ए मतलब त्यहाँनिर सबै प्याकिङ स्याकिङहरू नि गरिदिन्छ अर्डरहरू हैन लगेर जाँदा पनि भयो ए हजुर ए त्यसको चाहिँ एक्स्ट्रा चार्ज लाग्छ कति लाग्छ

अँ के भन्नु हैन त्यहाँनेरि त्यो दोकानमा चाहिँ बसेर खाने सुबिस्ताहरू छ कि उभिएर खानुपर्छ हजुर त्यही स्टेट ब्याङ्कको भन्नु कहाँ पो भन्नुभयो तपाईँले एड्रेस त ए ए ए लुइस ढाबा नै लेखेको छ पुच्का चाहिँ दस हजुर हुन्छ भोलि आउँछु नि म हुन्छ हुन्छ